अनि त्यो गाडी चाहिँ मलाई लिनु आउनु पर्ने थियो दस माइलमा तर केही काम परेकोले गर्दा म अहिले एघार माइलमा आइरहेको छु होइन अन्त म चाहिँ तपाईँलाई भन्नु चहान्छु कि तपाईँ मलाई लि एघार माइलमा लिनु आइदिनुहोस् किनकि म आफ्नो सबै साथाहरूसँग एघार माइलमै छु र म एघार माइलदेखि नै निक्लिनु चहान्छु रेली पाला गएर पिकनिक गर्न जान आँटेको र तपाईँ आफ्टर पिकनिक मलाई फेरि घर पनि लिएर आइदिनुहोस् होला भन्न चहान्छु र यति चाहिँ रिक्वेस्ट गर्न चहान्छु कि म अहिले दस माइलमा नभएर एघार माइलमा छु केही काम परेकोले गर्दा तपाईँ के मलाई लिन आउन सक्नुहुन्छ